हेलो हजुर सर हजुर हामी हल्दिया पिकनिकमा जानु पर्ने जानु पर्ने छ नि हल्दिया पिकनिक के तपाईँ पनि जानुहुन्छ सर हजुर हामीलाई यहाँ कम्पनीबट हल्दियाको लागि पिकनिकको प्याकेज त तपाईँ हामी सबैजना मिलेर जानु पर्ने छ जानुहुन्छ नि सर

हजुर सर हजुर सर सर हामीले अब खाना पिनामा त एकदमै सर निरामिस खाना पिना बनाउँनु पर्ने छ र एउटा बस पनि बुकिङ गर्नु सर अनि हजुर एउटा बस बुकिङ गरौँ अनि हामी हल्दियाको टिमको चाहिँ प्याकेज चाहिँ हामीलाई कम्पनीबाट नै छ सर हामीले यसको लागि चाहिँ अलिकति जेब खर्चहरू मात्रै बोक्नु पर्ने हुन्छ है अनि कम्पनीबाट नै सबै प्याकेजहरू चाहिँ छ र तपाईँ अच्छा तपाईँको साथीमा तपाईँको साथीहरू को को त्यहाँ हुनुहुन्छ सर उनीहरूलाई पनि यसो उनीहरूलाई पनि भनिदिनुहोस् ल

हजुर हजुर सर हामीसँग अझै चालिसजना जानु हुनेछ चालिसजना तपाईँ हामी मिलाएर सबैजना चालिसजना जानेछौँ र चालिसजनाको खानाको निम्ति चाहिँ तपाईँले भन्नुहोस् म बसको लागि भन्छु सर तपाईँ खानाको लागि कता भन्नुहुन्छ सर हजुर हजुर सर खानाको लागि अब निरामिष कता के कसो बनाउने हजुर यसो भन्नुहोस् न सर हजुर हजुर सर हजुर हजुर सर हजुर सर हजुर हजुर बनाएरै लानु पर्छ नि सर हजुर सर हजुर सर हामी यहीँबाट बनाएर लानु पर्ने हुन्छ होइन त सर त्यसो भए हजुर सर हजुर अब हामी हल्दिया पिकनिकको लागि चाहिँ कति पनि दिन रहेको छैन तिन चार दिन मात्रै छ तिन चार दिन बाद चाहिँ हामी जानु पर्छ है त सर हजुर हजुर सर हुन्छ सर हवस् सर हजुर सर हवस् सर हस् त राखेँ ल सर